हेलो नमस्ते सर ए हजुर म चाहिँ यहाँनिर तल नर्थ बङ्गाल युनिभर्सिटीबाट रिसर्च गर्दैछु कि अन्त मेरो टपिक चाहिँ ट्रेडिसनल फेस्टिबलहरू स्पिसियली कालिम्पोङ डिस्ट्रिकको छ कि अन्त तपाईँलाई अलिकति कोइसन सोधौँ ट्रेडिसनल फेस्टिबलहरूको बारेमा भनिदिनुहोस् न कालिम्पोङमा चाहिँ अब कुन कुन फेस्टिबल चाहिँ मनाउँछ ट्रेडिसनल टाइपको अब हाम्रो नेपालीहरूले होइन हजुर त्यो बारेमा भनिदिनुहोस् न सर मलाई

हजुर हुन्छ अङ्कल कि तपाईँलाई यो हाम्रो कालेबुङमा त माघे सङ्क्रान्ति पनि धुमधामले मनाउँछ भनेर मैले सुनेको थिएँ हो ए माघे सङ्क्रान्ति पहिलो वैशाखहरू पनि धुमधामले मनाउँछ भनेको सुनेको थिएँ कि ए हुन्छ धन्यवाद सर हुन्छ धन्यवाद सर